हाम्रो गाउँलाई चाहिँ शिक्षाको क्षेत्रमा सरकारको सहयोग एकदमै एकदमै खाँचो छ किनभने शिक्षाको क्षेत्रमा चाहिँ शिक्षाको क्षेत्रमा अरू माध्यम भन्दा पनि नेपाली माध्यमको स्कुल हाम्रो चाहिँ यहाँ हाम्रो गाउँमा चाहिँ जुनियर हाई स्कुलसम्म स्कुल छ नेपाली स्कुल त्यसमा चाहिँ नानीहरूलाई अब ठुलो क्लास एट पास गरेपछि चाहिँ टाढो जानु एकदमै एकदमै समस्या हुन्छ नानीहरू सानो सानै हुन्छ अब तेह्र बाह्र तेह्र वर्षको नानीहरू दस एघारा वर्षको नानीहरू उनीहरूलाई टाढो जानुपर्छ नेपाली नेपाली माध्यमको यो शिक्षा लिनु नानीहरूलाई चाहिँ अब अरू अरू मिडियमको लागि त सजिलो छ नि हिन्दी बङ्गला हुनेलाई त अब टुवेल्भसम्म क्लास वानदेखि टुवेल्भसम्म नै छँदैछ आफ्नै गाउँमा होइन यहाँ हाम्रो नानीहरूलाई चाहिँ नेपाली माध्यममा जसले शिक्षा लिइराखेको छ ऊ त्यो नानीहरूलाई चाहिँ एकदमै साह्रो छ त्यो नानीहरूलाई चाहिँ एकदमै साह्रो छ टाढो जानुपर्छ अब सानो नानीहरू छोरी नानीहरूलाई विशेष पुरा डर हुन्छ अनि हाम्रो गाउँमा चाहिँ अब बेसी नभए पनि टेनसम्म चाहिँ स्कुल भइदिएको भए चाहिँ सजिलो हुन्थ्यो नानीहरूलाई टाढोको यात्रा गर्नु पर्दैन थियो अनि त्यस कारणले गर्दा पनि अब अहिले त गार्जियनहरूले पनि अभिभावकहरूले नानीहरूलाई स्कुलमा एडमिसनहरू पनि गराउनु छोडिसकेको छन् अब टाढो लानुपर्छ क्लास एटसम्म त हो भन्ने खाल्को सोच भइसकेको छ स्वास्थ्यको शिक्षाको क्षेत्रमा चाहिँ एकदमै सरकारको सहयोग चाहिँ हाम्रो हाम्रो गाउँको निम्ति चाहिँ खाँचो छ स्कुलमा अब शिक्षाको नाम त्यो क्लासहरूको लागि मात्रै समस्या होइन अरू पनि अब टिचर्सहरू छैन सरकारी टिचरहरू छैन स्कुलमा एकजना टिचरले साह्रो पर्छ अनि स्वास्थ्यको लागि चाहिँ अब हस्पिटल छ हाम्रो गाउँमा त छनु त तर अब अलिक ठुलो बिमारीहरू भयो भने टाढो पुऱ्याउनु पर्छ सबै कुराको सुविधाहरू चाहिँ छैन नर्मल बिमारीहरूको लागि चाहिँ छ तर अब अरू अलिक ठुलो बिमारीहरू भयो त्यस्तै भयो भने चाहिँ हामीलाई टाढो जानुपर्छ सरकारबाट चाहिँ हामीलाई शिक्षा स्वास्थ्यको क्षेत्र क्षेत्रमा चाहिँ एकदमै सहयोगको खाँचो छ हाम्रो गाउँलाई चाहिँ अनि यातायातको लागि चाहिँ अब बाटोहरू त ठिकै छ अहिलेसम्म त हाम्रो गाउँको बाटोहरू चाहिँ यातायातको लागि त त्यस्तो समस्या छैन पहिलाको जस्तो अहिले त निकै नै विकास भएको छ सबैभन्दा मेन समस्या चाहिँ हाम्रो शिक्षाकै लागि छ स्कुलको लागि हाम्रो नेपाली माध्यमको स्कुलमा भएकोले गर्दा चाहिँ धेरै समस्या छ नानीहरूलाई यहाँबाट लगभग दस किलोमिटर जति टाढो जानुपर्छ त्यस कारणले गर्दाखेरि धेरै समस्या हुन्छ आफ्नै गाउँमा चाहिँ नानीहरूले अब टेनसम्म बेसी नभए पनि टेनसम्म चाहिँ पढ्नु पाएको भएदेखि राम्रो हुन्थ्यो टाढो जानु पर्दैनथ्यो प्लास टेनसम्म स्कुल यहीँ भइदिएको भए चाहिँ अब नानीहरू पनि नानीहरूको सङ्ख्या पनि धेरै हुन्थ्यो स्कुलमा हाम्रो चाहिँ शिक्षाकै क्षेत्रमा समस्या देखिन्छ एक नम्बर कुरामा छ त्यही पनि अरू माध्यमको अरू माध्यमकोहरू त सुविधै छ यहाँनेरि हाम्रो ब्लकभरिमै हाम्रो नगरकटा ब्लकमै अब हिन्दी हिन्दी स्कुल पनि छ बङ्गला स्कुल पनि छ अनि त्यस कारणले त्यहाँनिर धेरै छ स्टुट स्टुडेन्टको जनसङ्ख्या पनि धेरै छ हाम्रो त नेपाली स्कुल एउटा त्यो पनि अब अधुरो छ धेरै कुराको समस्या छ पढाइदेखि लिएर स्कुलमा टिचर्सहरूदेखि लिएर सबै कुराको समस्या छ त्यहाँकै क्षेत्रमा चाहिँ भएको भए चाहिँ सरकारबाट सुविधाहरू मिलेको भएदेखि सायद सबै कुरामा हाम्रो जाति चाहिँ अब वञ्चित छ अब पाउनु पर्ने कुराहरू पाउँदैन नेपाली नेपाली भाषा भाषीहरू चाहिँ झन् साह्रो समस्या छ अनि अब त्यही लागि अब मान्छेको मनमा पनि नेपाली पढेर के गर्नु केही हुँदैन भन्ने खाल्को भइसकेको छ बेसी बङ्गलाहरूलाई यहाँ प्राथमिकता दिइन्छ बङ्गला हिन्दीलाई हाम्रो यहाँ चाहिँ तर बङ्गलालाई दिन्छ सुविधा छ नानीलाई क्लास वानदेखि स्कुलमा लगाइदिएपछि टुवेल्भसम्म ढुक्क भइहाल्यो केही गर्नु पर्दैन त्यो त्यही सुविधा हेर्छन् मान्छेहरूले